हो हाम्रो इन्डिया चाहिँ अहिले चाहिँ अब डिफ्रेन्ट डिफ्रेन्ट अब डेभलप कन्ट्रिज है इन्टरनेसनल कन्ट्रीजहरूले चाहिँ अब हातमा हात मिलाएर है अहिले त पिएम मोदीको सत्ता छ अनि सत्तामा चाहिँ के हुन्छ भने हिजो अस्ति रिसेन्टली जी ट्वेन्टी अर्गनाइज गऱ्यो है इन्डियाले जसमा चाहिँ अब ट्वेन्टीवटा इन्टरनेसनल कन्ट्री है जो चाहिँ एकदमै वेल डेभलप्ड उनीहरू अब इन्डिया भ्रमणमा आयो हाम्रो जो प्रधानमन्त्री हुनुहुन्छ उहाँ पनि कति अब ठुल्ठुलो नामी देशहरूमा भ्रमण गरेर है धेरैवटा ट्रिटिसहरू साइन गर्नुहुन्छ अनि पछिलो वर्षमा चाहिँ मैले परिवर्तन चाहिँ अब हाम्रो चाहिँ गाउँको ठुलो पहिरो झर्ने जग्गा छ है त्यसमा चाहिँ धेरै परिवर्तन देखेँ किनभने अब पहिला चाहिँ त्यहाँनिर चाहिँ पुरा ढुङ्गामुढाहरू खोदाल्ने गर्थ्यो है रुखपात थिएन तर अहिले चाहिँ धेरै अब मसिना मसिना बिरुवा भयो ठुल्ठुलो बिरुवाहरू पुरा लगाएको छ त्यो पहाडमा अनि अहिले चाहिँ पहिरो चाहिँ एकदमै रोकथाम भएर गएको छ हो अनि पहिरोहरू अब नआएको धेरै भयो अहिले चाहिँ त्यो पहाडमा चाहिँ एकदमै अहिले चाहिँ रुखपातको जराले अब माटो पक्रिएर हो ढुङ्गा निकाल्नुहरू पनि अहिले त अब फरेस्टबाटै एलाउ छैन त्यसले गर्दा अहिले चाहिँ धेरै राम्रो भएर गएको छ हाम्रो गाउँमा चाहिँ है अनि अहिले चाहिँ वर्षभरि मौसम चाहिँ कस्तो हुन्छ भने अब पहिला चाहिँ अब प्रेडिक्ट गर्नु सक्थ्यो है तर अहिले चाहिँ प्रेडिक्ट गर्नु पनि सक्दैन अब कति बेला अब पानी पर्नेछ जग्गामा पानी पर्ने मौसममा घाम लाग्छ है घाम लाग्ने मौसममा जाडो हुन्छ अहिले चाहिँ देरै परिवर्तन भएको छ अब ग्लोबल वर्मिङले गर्दा पनि होला कति चाहिँ अब मान्छेकै अब त्यो इन्भाइरोन्मेन्टमा बस्छ चेत नभएर पनि हो धेरै परिवर्तनहरू देख्नु सकिन्छ किनभने अब पहिला यति बेला त अब मजाले घाम लाग्ने मौसम हो तर अहिले चाहिँ पानी झरीले है दसैँ पहिला पहिलाको दसैँहरू पनि कस्तो सुनौलो हुन्थ्यो अहिले त दसैँ तिहार पनि पानी झरीमै छाता बोकेर नै टिका लगाएर नै बित्छ है अहिले चाहिँ धेरै पतिवर्तन भइसकेको छ है सायद यो सबै अब इन्भाइरोन्मेन्टलाई हामीले राम्रो ध्यान नदिएर हो